ए यो जुत्ता सप हो ए होइन विशेष अब एउटा चाडबाड पनि अब नजदिक आउँदैछ त्यसर्थ मैले पनि एउटा जुत्ता एक दुईवटा एउटा सपिङ गर्नु थियो तपाईँकोमा त कस्तो कस्तो जुत्ताहरू राख्नु भएको छ होला नि हजुर हजुर ए हजुर त्यो एडिडासमा चाहिँ कस्तो कस्तो छ होला जेन्समा चाहिँ क्या त अब मलाई जेन्समा लिनु छ हजुर

ए अन्त तपाईँको त्यो सप चाहिँ कति बजीदेखि कति बजीसम्म खुल्ला हुन्छ होला नि ए हुन्छ हुन्छ त्यसो भने म त्यो नेक्सट अब उएसमा तपाईँहरूको सपमा आउँछु नि ल त्यो सपिङ गर्नुको लागि हुन्छ हुन्छ हुन्छ हजुर हजुर ए हुन्छ हुन्छ धन्यवाद हुन्छ